दादा तपाईँहरूको रेस्टुरेन्ट हट चिल्लीबाट चाहिँ मैले आजको लन्च भनेको थियो र लन्च चाहिँ एकदम राम्रो लाग्यो होइन टाइमिङमा ल्याइदियो टाइमिङको अलिकिति अगाडि ल्याइदियो धेरै राम्रो लाग्यो अन्त के भन्छ एकदम मिठो थियो खाना चाहिँ अन्त त्यसमा चाहिँ मैले चाहिँ बिरयानी नानरोटी अनि चिकन चिल्ली अनि अनि कोल्ड ड्रिङ्क अन्त के भन्छ पनिर चिल्ली मगाएको थियो एकदम मिठो थियो एकदम दामी थियो दामी दामी दामी थियो हो त्यसमा चाहिँ जो हाल्नु पर्ने सामानहरू चाहिँ सबै सबै पुरा थियो होइन मिठो अन्त तपाईँहरूकोमा चाहिँ ठिक्कै प्राइज पनि ठिक्कको मेक्सिमम् तपाईँको हाई लेभल पनि होइन ठिक्कको खाएको अनुसारले चाहिँ तपाईँको प्राइज चाहिँ ठिक्कको लाग्यो एकदम राम्रो लाग्यो नेक्स्ट टाइम अब मगाउनु पऱ्यो भने तपाईँबाट तपाईँबाट नै तपाईँहरूको रेस्टुरेन्टबाट नै हट चिल्लीबाट नै मगाउँछु होइन एकदम लाग्यो बिरयानी पनि एकदम दामी थियो अन्त मेरो साथीले पनि धेरै मन परायो तपाईँहरूको रेस्टुरेन्टको खानाहरू हो मलाई पनि एकदम मन पऱ्यो र चिकन चिल्ली पनि एकदम दामी थियो चिकन पनि यस्तो मजाले पाकेको थियो होइन यस्तो मजाको ग्रेभी थियो दामी थियो होइन नानरोटी पनि मजाले पाकेको थियो मिठो थियो अन्त हामी सबैले खायौँ अन्त तपाईँको के भन्छ होटेलमा चाहिँ ए रेस्टुरेन्टमा चाहिँ के भन्छ यो सु यो पहिला मलाई भनेको थियो के भन्छ फल्ना मेरो साथीको दाजुले सल्लाह मैले छे पहिला अर्कै रेस्टुरेन्टबाट मगाउनु आटेको थियो अर्डर गर्दा गर्नु आटेको थियो तर दादाले भन्नुभयो कालचिनीको यो लेफ्ट साइडको अपोजिटमा हेर्नु त्यहाँनिर छे एउटा रेस्टुरेन्ट छ हट चिल्ली भन्ने त्यहाँ चाहिँ एकदम खाना बनाउँछ एकदम मिठो टाइमिङमा ल्याइदिन्छ भनेर रस मलाई चाहिँ मैले तपाईँहरूको रेस्टुरेन्टबाट अर्डर गरेको के मलाई चाहिँ एकदम मन पऱ्यो होइन एकदम मिठो थियो अन्त मेरो साथीले पनि एकदमै मन परायो भनेको जस्तै भनेको भन्दा पनि डबल मिठो थियो अन्त यति दामी बिरयानी त मैले आहिलेसम्म खाएको पनि थिइनँ एकदम मिठो थियो तपाईँहरूको रेस्टुरेन्टको चाहिँ खाना होइन अब हामी अब फेरि आउनु तपाईँहरूको रेस्टुरेन्टमा र प्राइज पनि ठिक्कैको रहेछ अब अझै मिठो मिठो मिठो लाग्यो नेक्स्ट टाइममा चाहिँ म मेरो फेमिली लिएर आउँछु मेरो फ्रेन्ड्सहरू लिएर आउँछु होइन अन्त सबै मन पऱ्यो तपाईँको त्यो प्याकिङ गरेको त्यो प्याकेटहरू त्योहरू क्यारीहरू अन्त के भन्छ त्यो त्यो लाइटहरू जो एउटा दाजु थियो त्यो दाजु पनि एकदम राम्रो थियो होइन मजाले यस्तो ऊ योहरूलाई पनि मजाले बोल्दो रहेछ होइन हुन्छ तपाईँले हाम्रो हाम्रो के भन्ने रेस्टुरेन्टबाट मगाउनुभयो खाना थ्याङ्कयु भनेर कस्तो मजाले रेस्पेक्ट दिनुभयो त्यो चाहिँ सबैभन्दा ठुलो कुरा हो होइन

एकदम राम्रो लाग्यो मलाई चाहिँ तपाईँको यो के भन्छ हट चिल्ली रेस्टुरेन्ट चाहिँ र हाम्रो गाउँबाट पनि मैले सुनेको थियो धेरै धेरै मान्छेहरू जान्छ अरे तपाईँको रेस्टुरेन्टमा होइन मलाई पनि एकदम मन पऱ्यो मैले घरमा आमालाई पनि भनेको छु आमा अब रेस्टुरेन्ट गएपछि चाहिँ हट चिल्ली रेस्टुरेन्ट जानु पर्छ त्यहाँको खाना चाहिँ एकदम राम्रो छ नानरोटी भयो होइन चिकन चिल्ली भयो हरेक चिज मिठो मिठो पाउँदो रहेछ्ह अन्त आमाले पनि भन्यो ल न त जानु पर्छ नेक्स्ट पालि भन्यो र हामीहरू चाहिँ प्रायः जस्तो बर्थडेहरू हामीहरूले यता एउटा यतापट्टि बस्ती भन्ने जग्गा छ त त्यहाँ गएर गर्थ्यो हामीले खानाहरू त्यहीँबाट अर्डर गर्थ्यो अन्त हामी नेक्स्ट टाइम हाम्रा साथीहरू हामी सबैले सोचेको छौँ हामी तपाईँहरूकै रेस्टुरेन्टबाट खाना मगाउने छौँ र बहुत राम्रो खाना हेल्थलाई हेल्थलाई पनि राम्रो पाऱ्यो मतलब केही इफेक्ट पारेन नराम्रो राम्रो भयो केही नराम्रोहरू भएन कसैलाई पनि र मलाई चाहिँ एकदमै मन पऱ्यो तपाईँहरूको रेस्टुरेन्टको खाना होइन र तपाईँको रेस्टुरेन्टको खानामा जो जो जोले काम काम गर्नु कामहरू गर्छ दादाहरूले एकदम राम्रो थियो र पनि एकदम साफ सुग्घरै होला अन्त खानाहरू चाहिँ एकदमै सफा थियो एकदम मिठो थियो त्यसमा चाहिँ एकदम सोचेकोभन्दा डबल ट्रिपल गुना मिठो थियो राम्रो पनि थियो मलाई चाहिँ पुरा मन पऱ्यो होइन अन्त अन्त तपाईँहरू चाहिँ के भन्छ यसरी नै तपाईँहरूको रेस्टुरेन्ट चलिरहोस् यसरी नै धेरै मानिसहरू आएर तपाईँको रेस्टुरेन्टलाई जाँच गर्न गरोस् खानाहरूको तपाईँहरूको अझै तारिफ होस् र मलाई चाहिँ धेरै मन पऱ्यो तपाईँहरूको खानाहरू हैन अन्त धेरै राम्रो लाग्यो अन्त हाम्रो साथीहरूले पनि पुरै मन परायो नेक्स्ट पालि चाहिँ हामीहरू तपाईँकै रेस्टुरेन्टमा आउँछु र तपाईँहरूले यसरी नै तपाईँहरूको रेस्टुरेन्ट चलिरहोस् भन्ने म तपाईँहरूलाई आशा गर्छु होइन र